अब हामीले चाहिँ है मोबाइल फोनको बारेमा चाहिँ अब हामीले अब टाढोको साथीहरू भेट्न पाउँछौँ टाढोको साथीहरूसँग बोल्नु पाउँछौँ है अन्त अब राम्रो राम्रो कुरोहरू सिक्न पाउँछौँ युट्युबमा चाहिँ है अब जस्तो अब खानाहरू पकाउनु सब्जीहरू अब आफूले के चाहिँ जानेको छैन अब त्यो सबै कुरा अब त्यो फोनमा नै हामी अब युट्युबमा नै अब सिक्न पाउँछौँ है अन्त अब त्यस्तै अब कस्तो सुबिस्ता हुन्छ अब टाढोमा साथीहरू छ भने है भिडियो कलतिर बोल्नु पाउँछौँ जस्तो अब परिवारमा अब छुट्टिएर गएर अब टाढोमा कामहरू गर्दैछ भने है अब भिडियो कलहरूतिर हेर्न पाइहाल्छ कस्तो छ के छ त्यो भिडियो कलहरूतिर हेर्न पाइहाल्छ अन्त अब

आफ्नो साथीहरूसँग पनि फोनतिर बोल्न पाइहाल्छ अब जोसँग पनि फोनमा बोल्न पाइहाल्छ है अब कस्तो सजिलो लाग्छ फोनसँग फोनमा चाहिँ अब हामी चाहिँ कतिवटा कुरोहरू सिक्न पाउँछौँ अब जुन अब यो युट्युबमा अब कतिवटा कुरोहरू चाहिँ हामी चाहिँ अब यो सिक्न पाइहाल्छौँ है अन्त कति सुबिस्ता छ अब यो फोन छ र चाहिँ अब कति सुबिस्ता छ अब कति अब आफ्नो मान्छेहरू टाढोमा छ भने पनि अब फोनहरूतिर बोल्नु पाइहाल्छ भिडियो कलतिर हेर्न पाइहाल्छ है अब टाढोमा बसेर पनि नजिकमै जस्तो हेर्न पाइहाल्छ है अब के कामहरू गर्दैछ त्यो डल्लै हेर्न पाइहाल्छ अब अब आफूले के के सामानहरू अब बजारतिर किन्नु पऱ्यो भने पनि है त्यो अब भिडियो कलमै अब पठाएर हेरेर त्यही भिडियो कलमै अब देखाएर है आफूले हेरेर किन्नु यस्तो ल्याइदेउन भन्न अब हामीले पाइहाल्छौँ है अब फोनमा चाहिँ हामीले चाहिँ अब त्यति साह्रो अब सजिलो फोनमार्फत चाहिँ हुन्छ है हामीलाई चाहिँ अब अब कलहरूतिर अब जो जोसँग बोल्दा पनि हुन्छ नानीहरू पढिरहेको हुन्छ अब कतिवटा कुरोहरू जान्दैन त्यही फोनहरूबाट पनि अब सिक्न पाइहाल्छ है त्यही फोनहरूमा हेर्दा पनि पाइहाल्छ है अन्त फोनमा चाहिँ अब हामीले धेरै कुरोहरू सिक्न पाउँछ धेरै कुरोहरू जान्न पाउँछ है

कसै बिमारीहरू हुँदाखेरि पनि है हामी अब अब फोनहरू गरेर है साथीहरू बसिदिनु बिमारी यस्तो छ उस्तो छ भनेर भन्नु ओर्नु पनि पाइहाल्छ है कति सजिलो हुन्छ अब अब आफ्नो पासमा फोन छ भने चाहिँ है अन्त